हाम्रो चाहिँ राध्य राज्य समुदाय सांस्कृतिक परम्परागत भनेको नै दसैँ तिहार भयो सङ्क्रान्ति तिज अरू आउने चाडबाडहरू सबै हामी मनाउँछौँ र हाम्रो यस यो चाडबाडहरूमा धेरै रमाइलो हुन्छ र हामी दसैँमा अरू आफन्तको घरमा टिका लगाउन जान्छौँ र मिठो मिठो खानु पाउँछ दसैँमा चाहिँ र तिहारमा चाहिँ आफ्नो दाजुभाइलाई टिकाहरू लगाएर टिकाहरू लगाएर उनीहरूलाई कपडाहरू दिएर खानाहरू खुवाएर गर्छौँ र हामी रक्षाबन्धन पनि मनाउँछौँ रक्षाबन्धनमा चाहिँ रक्षाबन्धनमा पनि यहाँ हामी यसरी नै दाजुभाइहरूलाई राखीहरू बाँधेर गर्छौँ र उनीहरूले हामीलाई गिफ्टहरू दिनुहुन्छ र हामी तिजमा चाहिँ अब बिहा गरेको जस्तो हाम्रो मम्मीहरूले तिजको व्रत दिनभरि व्रत बसेर बेलुका व्रत सक्नुहुन्छ र म तिज अरू तिजको बाहेक अरू सङ्क्रान्तिहरूमा हामी तरुलहरू बनाएर तरुलहरू बनाएर यस तरुलहरू बनाएर प्याजीहरू भयो अरू चपहरू भयो त्यस्तोहरू सबै खानेकुराहरू बनाएर चाहिँ हामी अरूको घरमा लगिदिन्छौँ र अरूहरूले पनि हाम्रो घरमा ल्याइदिनु हुन्छ सङ्क्रान्तिमा यस्तो हुन्छ धेरै रमाइलो हुन्छ र हाम्रो हाम्रो नेपालीहरूको गहना भनेको नै ढाकाको साडी चौबन्दी चोलो चौबन्दी चोलो र बुलाकी ढुङ्ग्रीहरू हो र यो लगाउनु चाहिँ मलाई धेरै मनलाग्छ र हाम्रो यो हाम्रो चाहिँ राज्यमा चाहिँ दसैँ आउने खेरमा फुलपाती हुन्छ जसमा चाहिँ अलग अलग धर्मकोहरूले अलग अलग धर्मकोहरूले चाहिँ आफ्आफ्नो ट्रेडिसनल ड्रेस लगाएर आउनुपर्छ जसमा चाहिँ हामीले यो सालको अस्तिको सालको फुलपातीमा चाहिँ हामी गएको थियौँ ढाकाको साडी चौबन्दी चोलोहरू लगाएर आफ्नो ट्रेडिसनल ड्रेस ड्रेस लगाएर र हामीलाई चाहिँ आफ्नो ट्रेडिसनल ड्रेस लगाउँदाखेरि चाहिँ धेरै राम्रो लाग्छ धेरै मनपर्छ आफ्नो ट्रेडिसनल ड्रेस लगाउनु चाहिँ